दार्जिलिङ डिस्ट्रिकको दार्जिलिङ सहरमा एउटा पञ्जीकृत फोटोग्राफी ग्रुप छ जसको नाम हो दार्जिलिङ फोटोग्राफी सोसाइटी त्यहाँ त्यहांँ धेरैजना फोटोग्राफी जनहरू प्रतियोगिता आयोजित गरिएको थियो जसमा ल्यान्डस्केप ट्र्याभल पोट्रेट यी धेरैजना फोटोग्राफीको जनहरू आयोजित गरिएको थिए जसमा मैले ल्यान्डस्केपलाई लिएर ल्यान्डस्केप जनरलाई लिएर एउटा फोटो आयोज आयोजित गरेको थिएँ मैले जसमा जसमा त्यो फोटो मैले दार्जिलिङ पाहाडकै कञ्चजङ्गाको एउटा फोटो खिचेको थिएँ तस्बिर लिएको थिएँ त्यही तस्बिर मैले ती क्षेत्रीय प्रतियोगितामा मैले बुझाएको थिएँ फलाफल त आउनु सकेन त्यो फोटोको तर ती ती फोटोग्राफी प्रतियोगिता गरेर मैले धेरै अनुभव गरेँ के अनुभव गरेँ भन्दाखेरि मैले अझ धेरै कोसिस गर्नुपर्ने रहेछ अरू अरू फोटोग्राफीहरू देख्दा मलाई यो आभास भयो कि मैले अझै अझै धेरै सङ्घर्ष गर्नुपर्ने रहेछ फोटोग्राफीमा भन्ने महसुस पाएँ